अब मेरो गाउँमा अब कसैलाई कुकुरले टोक्यो भने फर्स्ट त हेर्नुपर्छ कि त्यस कुकुरलाई रेबिसको इन्जेक्सन त्यसले अब पहिला इन्जेक्सन त्यो भ्याक्सिनहरू लगाएको छ कि छैन यदि लगाएको छैन भने चाहिँ तुरन्तै त्यो मान्छेलाई अस्पतालमा लगिकन चाहिँ राख जुन चाहिँ यो रेबिसको भ्याक्सिन छ त्यो चाहिँ लाउन सुरु गर्न पर्नेछ अब त्यो जस्तै तपाईँको अब चार चारपल्ट लाउनपर्ने हुन्छ अब त्यो हिसाबले चाहिँ एकदमै जरुरी नै छन् रेबिसको इन्जेक्सन चाहिँ लगाउनुपर्ने अब कुकुर बिरालोले टोकेको चाहिँ अब त्यसरी हेलचेक्राइ गरेर चाहिँ बस्नु नहुने खालको बिमारी नै हो अब त्यसले चाहिँ पछि साह्रो पर्न जान्छ र तुरन्तै अस्पताल गएर चाहिँ रेबिसको इन्जेक्सन चाहिँ लाउनै पर्ने नै हुन्छ